यस धर्म अर्थात हिन्दू धर्मका मुख्य मान्यता तथा शिक्षाहरू चाँहि वेदहरू हो र वेदमा रहेका कुराहरूलाई अनुसरण गरे गर्नु हो वेद पुराण भागवत् गीता यस्ता यस्ता कुराहरूलाई नै आफ्नो जीवनमा अनुसरण गर्ने शिक्षाहरू नै यस धर्मका मुख्य मान्यताहरू रहेको देखिन्छ